मैले घरमा एउटा रुखको अगाडिपट्टि रुखमा चाहिँ एउटा सानो बोट लगाइदिएको थिएँ एउटा प्लेटफर्म जस्तो थियो त्यहाँनिर चाहिँ मैले चामल पानी अन्त उब्रेको भातहरू राखिदिन्थे चराहरू आउँछ कि भनेर तर त्यहाँ आउँथ्यो कम्ती खान्थ्यो अनि त्यो बानी पछि बिस्तारै बानी हुँदै गए पछि त्यहाँ आएर खान थाल्यो पछि त्यो चराहरूलाई अलिकिति सेफ फिल हुँदाखेरि त मलाई आँगनतिर नै छरिदिँदा पनि आँगनमै आएर खान्थ्यो है चामलहरू दिँदा उब्रेको भातहरू छरिदिँदा खेर पनि आएर खान्थ्यो अन्त धेरै चराहरू आउँछ जस्तो रुपी जुरेलीहरू आएर खान्थ्यो